र मलाई मन परेको मौसम चाहिँ विन्टर चिसो महिना हो र किनभने चिसो महिनामा मलाई किन मन पर्छ भने चिसो महिनामा अब हिउँहरू पर्छ तुसारोहरू बिहान झरेको हुन्छ पानी पनि चिसो एकदमै चिसो पानी हुन्छ त्यही भएर चाहिँ मलाई चिसो महिना चाहिँ पुरा मन पर्छ त्यही भएर चाहिँ मलाई यो मौसम चाहिँ पुरा मन पर्छ चिसो मौसम चाहिँ